म चाहिँ पहिला काम नगर्दाखेरि घर मात्र सम्हाल्थेँ अनि मलाई लाग्थ्यो कि मलाई घरमा मात्र सीमित छु होला जस्तो लाग्थ्यो तर आज म काम पाएर घर सँग सँगै मेरो कामको जिम्मेवारी पनि सब सम्हाल्न सकिरहेको छु र यसमा मलाई पुरा गर्व लाग्छ